अब हामीलाई यहाँको पोसाक यहाँको राज्यको समुदायको बारेमा भन्नु पर्दा हामीलाई हाम्रो जातीय पोसाकहरूको बारेमा भन्नु पर्दा हामीलाई आफ्नो जातीय पोसाक मन पर्छ दौरा सुरुवाल चौबन्दी चोलो होइन घाघ्रा है नाकमा नत्थ यो अब यो नारीहरूले लगाएका सबै गरगहनाहरू सबै हाम्रो नेपालीको समुदायमा आउँछ र हामी यो समुदाय यो क्षेत्रमा हामी बस्दा फेरि चाहिँ हामी बिहारी बङ्गाली मारवाडी आदिवासीसँग पनि हामी लिङ छ हामी उनीहरूको क्षेत्रमा छौँ हामी यस्तो क्षेत्र भएको छौँ र यस्तो क्षेत्रमा बसे तापनि हामीलाई आफ्नो जातीयको परम्परा भेषभूषा हामी कहिले पनि छोडेका छैनौँ हामी लगाइरहेको छौँ हामी काहीँ सांस्कृतिक प्रोग्राममा हामी कुनै पनि आफ्नो कल्चरमा हामी काहीँ पनि जाँदाखेरि हामी एकदमै हाम्रा भेषभूषा लगाएर जान्छौँ हाम्रो भेषभूषालाई अति प्यारो गर्छौँ अति माया गर्छौँ र हामी जहिले पनि लगाउँछौँ हामी ढाकाको टोपी भयो हो अब चौबन्दी चोलो भयो होइन अब नारीहरूले लगाउने पुरुषहरूले लगाउने ढाकाको टोपी दौरा सुरुवाल पटुका साइडमा खुकुरी भिरेर हाम्रो आफ्नो जातिलाई पहिचान गराउँछौँ हामी समुदायमा बसे तापनि मलाई अति नै राम्रो लाग्छ हामी विभिन्न जातिमा हामी बसेका छौँ र विभिन्न जातिमा बसे तापनि हामीलाई एकदमै राम्रो लाग्छ खुसी लाग्छ हाम्रो आफ्नो परम्परालाई कहिले पनि बिर्सनु हुँदैन आफ्नो परम्परालाई कहिले पनि राखेर अगाडि बढाएर हामी जान्छौँ परम्परा नै हाम्रो देश हो होइन देशको पहिचान हो हाम्रो जातिको पहिचान हो जाति बाँचे समाज बाँच्छ समाज बाँचे देश बाँच्छ भन्ने त्यस्तो हामी भन्छौँ होइन एकदम हामीलाई खुसी लाग्छ हाम्रो राज्य हामी राज्यमा छौँ र पनि राज्यमा पश्चिम बङ्गाल राज्यमा भए तापनि आफ्नो भेषभूषा आफ्नो खानपिन आफ्नो पोसाक आफ्नो कल्चरलाई कहिले बिर्सनु सक्दैनौँ यो हाम्रो एकदम दृढ सङ्कल्प हो अति राम्रो लाग्छ खुसी लाग्छ हामीलाई आफ्नो देशमा बसेता पनि आफ्नो भेषभूषामा बसे तापनि हाम्रो संस्कृति हामी बचाएर राखेका छौँ सांस्कृतिक कार्यक्रम भइरहन्छ अब देशमा हाम्रो आफ्नो गरगहना भेषभूषा लगाएर हामी हिँडिरहेका छौँ